डर त हुनु त सबैलाई नै लाग्छ होइन अब तर मलाई पनि लाग् अब त्यो जब मैले अब होइन के भन्छ मानिसहरूको अघि गएर गाएँ होइन त्यति बेला मलाई पूरा डर लागेको थियो होइन अन्त अब मैले कस्तो अब मैले मेरो डरलाई कन्ट्रोल गरेँ जब मलाई पूरा डर लागेको थियो त्यति बेला मैले मानिसहरूलाई पनि हेर्नु सकिनँ होइन कसैलाई पनि हेर् हेरिनँ होइन डरले मैले अन्त अलिक गाउँदै गएँ जब गाउँदै गएँ होइन त्यति बेला अब मलाई अलिक पनि एक्सपिरियन्स आयो अब मान्छेहरू त हो उनीहरू पनि हामी जस्तै मान् मान्छेहरू नै हो किन डराउनु भनेर भने भन्ने आयो सोचाई होइन त्यसपछि मैले अब गाय गाउँदै गएपछि राम्ररी नै गाएँ अब जति पनि अब त्यहाँ पिछे त्यसबाट पनि मैले सिकेँ कति कुराहरू त्यहाँपछि पछि गएर अब कति त्यसलाई मैले सुधार ल्याएर अब नडराइकन ग गाएँ कति कुराहरू कति ठाउँहरूतिर राम्रै ग गाउन सकेँ तर पहिला पहिला चाहिँ मलाई एकदमै गाह्रो भएको थियो होइन मानिसहरूलाई अब देख्दा डर लाग्थ्यो किनभने उनीहरू कति मानि कतिपय मानिसहरू अब आफूभन्दा राम्रो गाउने आफूभन्दा कति अब राम्रो गाउने र राम्रो स्वरमा पुगेको मानिसहरू पनि थियो होइन अब जो चाहिँ हामी हामीहरूको अब गीतहरू हेर्नु आउनु आउनुभएको थियो त्यति बेला नि मलाई पूरा डर लागेको थियो होइन तर अब मैले त्यसलाई कन्ट्रोल गरेर रामरी गाएँ त्यहाँदेखि थ सेकेन्डमा पनि मलाई साह्रो पर्यो हैन थर्डपल्टदेखिको चाहिँ मलाई सजिलो भयो जब चाहिँ मैले गाएँ होइन एक्सपिरियन्स पनि बढ्यो साथसाथै मलाई अब मानिसहरूमाथि चाहिँ अब डराउनु हुँदैन रहेछ किन चाहिँ डराउनु सबैजना मानिसै त हो सबैजना हामी जस्तै मान्छे त हो भन्ने कुरा पनि आयो त्यसैले गर्दा चाहिँ हामी चाहिँ अब कहिले पनि डराउनु हुँदैन राम्ररी अब निडर भएर बस्नुपर्छ होइन